हेलो दाजु बिकास हुटेल हो ए मलाई नि अनलाइन खाना अर्डर गर्नु थियो कि अन्त कल गरेको नि मैले हजुर हजुर ए हजुर चिन्नु भयो मलाई हजुर सधैँको कस्टमर हजुर हजुर मलाई नि उयो मोमो अर्डर गर्नु थियो हो अन्त चिकन मोमो अन्तखेरि दुई प्लेट चौमिन गरिदिनोस् हो अन्तखेरि अलिक नुन चाहिँ अलिकति कम्ती कम्ती हालिदिनुहोस् है किनभने मलाई प्रेसर छ कि अन्त घरको मान्छेहरूमा पनि सबैलाई प्रेसर छ हो त्यही भएर नि हजुर हजुर हजुर होइन नुन त ठिकै हुन्छ कि सधैँ तर आज चाहिँ अलिकति कम्ती गरिदिनुहोस् न भनेर नि है अन्तखेरि अन्त उयो पर्क स्याफ्ता हुन्छ हजुर त्यो पनि गरिदिनुहोस् न तर अलिकति उयोहरू चाहिँ कम्ती हालिदिनुहोस् न मसलाहरू है अन्त मसलाहरू कम्ती हालिदिनुहोस् हो अनि हजुर हजुर हजुर ठिकैको हालिदिनुहोस् न साह्रै कम्ती पनि होइन हो अन्तखेरि तपाईँकोमा उयो छ होला के पो बेसनको लड्डु पाउँछ ए हजुर बेसनको लड्डु पनि प्याक गरिदिनुहोस् न मलाई एक किलो जस्तो हजुर तर अब बेसनको लड्डुमा पनि साह्रै बेसी चिनी नहाल्दिनु हो ठिकैको चिनी हालिदिनुहोस् न है किनभने सुगर पनि छ कि अलिकति त्यही भएर नि हजुर हजुर हजुर सबै एकैचोटि पठाइदिनुहोस् न है अब मोमोहरूमा चाहिँ अलिकति नुन कम्ती गरिदिनुहोस् हो चौमिनतिर कम्ती गरिदिनुहोस् अन्तखेरि पर्क स्याक्टामा पनि अलिक मसाला कम्ती हो हजुर अन्त हजुर लड्डुमा पनि अलिकति कम्ती गरिदिनुहोस् न चिनी है हुन्छ हुन्छ दाजु हजुर एड्रेस चाहिँ हो अम्बोटिया हजुर दबाईखेती अम्बोटिया दबाईँखेतीमा पठाइदिनुहोस् न है माथि टुप्पोमा छ घर हो त्यहीँसम्म त आइपुग्छ होला होइन त्यहीँसम्म हजुर हुन्छ आउँदाखेरि फोन गर्नुहोस् न हुन्छ म लिनु बसिरहेको हुन्छ नि हुन्छ हुन्छ हुन्छ थ्याङ्कयू तपाईँलाई